टुरिस्ट चाहिँ मेजर रोल प्ले गर्छ कुनै पनि एरियाको एम्प्लोइमेन्ट बनाउनुको लागि अगर कुनै पनि एरियामा टुरिस्ट इन्डस्ट्रिज छ भने बहुत ज्यादा चान्सेस् छ कि त्यो एरियाको डेभ्लोपमेन्ट हुन्छ अन्त एम्प्लोइमेन्ट बढ्छ त्यो एरियाको दुवैजनाको लागि स्किल्ड पनि अनस्किल्ड पनि जो एडुकेटेट छ जो अनएडुकेटेट छ उनीहरूको लागि बढाउनुसक्छ कोही पनि अगर कुनै पनि एरियामा टुरिस्ट छ भने टुरिस्ट त्यो जग्गामा आयो भने त्यहाँको इन् इन्फ्रास्ट्रक्चर बनाउनुसक्छ अगर टुरिस्टहरू आएर त्यहाँ बस्नु मनलाग्यो भने भ्याकेसन त्यहाँ बस्नु मनलाग्यो भने त्यो हेल्प गर्छ ठुल्ठुलो होटलहरू खोल्नुमा अन्त त्यो होटलहरूमा जो मान्छेहरू चाहिन्छ स्टाफहरू चाहिन्छ म्यानेजरहरू चाहिन्छ जो त्यहाँ सानसानो काम गर्ने जहाँ यस सानसानो काम गर्ने जस्तो कि टोइलेट सफा गर्ने बढार्ने त्यो सानसानो जो काम गर्नुसक्छ त्यसको लागि पनि अपरचुनिटी बढाउँछ त्यसमा इम्प्लोइमेन्टको अपरचुनिटिस बढाउँछ टुरिस्टहरू भिजिट गऱ्यो भने ज्यादा टुरिस्ट जति टुरिस्ट आउँछ त्यत्ति नै होटलहरू खोलिन्छ त्यो जग्गामा अन्त डेभ्लोपमेन्ट हुन्छ अन्त अगर टुरिस्टहरू खानु मनलाग्यो भने ठुल्ठुलो रेस्टुरन्टहरू पनि खोलिन्छ अन्त ठुल्ठुलो नभए पनि सानसानो रेस्टुरेन्टहरू पनि सानसानो होटलहरू ढाबाहरू खोलिन्छ जहाँ उनीहरू बसेर आएर कम्ती दाममा खानसक्छ अन्त यो हेल्प गर्छ त्यहाँको इमप्लोइमेन्टको लागि त्यहाँको मान्छेहरू होटलमा होटलमा रेस्टुरेन्टमा बस्ने मान्छेहरूको लागि इमप्लोइमेन्ट बढाउँछ अन्त अगर टुरिस्टहरू अगर घुम्नु मनलाग्यो भने टुरिस्ट गाइडको इमप्लोइमेन्ट बढाउँछ टुरिस्ट गाइडको लागि तिनीहरूले जबहरू त्यसको त्यो क्षेत्रमा जब पाउँछ तिनीहरूले अन्त अगर टुरिस्टहरू टुरिस्टहरू यस्तै कुनै पनि हेरिटेज साइट जानु मनलाग्यो भने त्यो जग्गाको त्यो जग्गालाई राम्ररी डेप्लप गर्छ गभर्मेन्टले पनि अन्त त्यो जग्गामा गयोपछि हाम्रो इन्भाइरोमेन्टको चिजहरूलाई पनि गभर्मेन्टले हेर्छ अन्त त्यहाँको इन्भाइरोमेन्ट हेऱ्योपछि त्यो हेरिटेज साइटलाई पनि उनीहरूले सम्हालेर राख्छ अगर टुरिस्टहरू ए त्यो जग्गामा जुनै पनि जग्गामा आयो भने त्यहाँको सबै अर्थव्यवस्था सुध्रिन्छ इम्प्लोइमेन्ट अपर्चुनिटी बहुत ज्यादा बढ्छ त्यो स्किल्ड मात्रै होइन एडुकेटेट मात्रै होइन अनएडुकेटेट पिपल अन्त न स्किल्ड भएको पिपलहरूलाई पनि हेल्प गर्छ सानोसानो हेन्डिक्याप्सहरू बनाउनसक्छ बास्केट जस्तो कि अन्त आइडलहरू पोट्री ए त्यस्तो पोट्री उनीहरूको हेल्प गर्नु उनीहरूले त्यो बनायोपछि टुरिस्टहरूले साह्रै नै यस्तो चिजहरू मनपराउँछ अन्त त्यो क्षेत्रमा उनीहरूको इम्प्लोइमेन्ट बढ्छ अन्त उनीहरूको ज्यादा प्रडक्टहरू सेल हुन्छ टुरिस्टहरू आयो भने अन्त उनीहरूको इकोनमिक्स स्टेबल हुन्छ अन्त अगर टुरिस्टहरू कोही हेरिटेज साइटमा भिजिट गऱ्यो भने हाम्रो गभर्मेन्टले त्यो जग्गाको लागि त्यो जग्गामा बहुत ज्यादा मेन्टेन गर्छ अन्त हाम्रो इकोसिस्टम राम्रो हुन्छ अन्त अगर टुरिस्टहरू कोही इन्टरटेनिङ जग्गा जानु मनलाग्यो भने उनीहरूको लागि त्यो क्षेत्रमा पनि त्यो जग्गामा त्यस्तो ठुल्ठुलो क्लबहरू बनिनसक्छ डान्स क्लब त्यस्तै अन्त इन्टरटेनिङ प्लेसहरू बनिनसक्छ जो उनीहरू गएर इन्जोय गर्नसक्छ त्यो एरियामा उनीहरूको इम्प्लोइमेन्ट बढ्छ अन्त टुरिस्टले चाहिँ बहुत इम्पोर्टेन्ट रोल प्ले गर्छ इम्प्लोइमेन्टको लागि हेल्प गर्छ